पेट्रोलको बढ्दो मूल्यले अब बाइकिङलाई एकदमै असर गरेको छ किन भन्दाखेरि अब बाइकतिर अब यताउति जाँदाखेरि माइलेज कम्ती छ भने एकदमै प्रब्लम हुन्छ पेट्रोल उल्टै धेरै लाग्छ पेट्रोलको दाम बेसी छ वातावरणमा त अभ्यस्ली अब प्रभाव पार्छ नि हानिकारकै हो नि अब जति बेसी पेट्रोलियम चल्छ उति बेसै धुँवा निस्किन्छ कार्बन डाइअक्साइडहरू निस्किन्छ